दार्जिलिङ जिल्लाका मानिसहरूले चाहिँ पछ्याउने वा लाग्ने केही सामान्य पेसाहरू चाहिँ के हो भन्दाखेरि चाहिँ अब यहाँ त अब अब कन्ट्र्याक्टरहरू भनौँ होइन अब कन्ट्र्याक्टरहरू अब बाउ कन्ट्र्याक्टर छ भने छोरा पनि कन्ट्र्याक्टर हुन्छ होइन अब त्यसरी उनीहरूले पुर्खा पुर्खा अब कन्ट्र्याक्टरकै लाइनमा जाँदै होइन जा जाने गर्छन् अनि या हाम्रो चाहिँ यतानिर चाहिँ के बेसी देखापर्छ भन्दाखेरि चाहिँ बाउ आर्मी हुन्छ अन्त छोरा पनि आर्मी हुन्छ त्यसरी नै होइन मेरो पनि घरमा अब सबैजना बाबाहरू आर्मी हुनुहुन्छ अनि छोराहरू पनि आर्मीतिर लागेर जानु भएको छ अन्तखेरि अर्को चाहिँ के हो भन्दाखेरि चाहिँ दोकानहरू हुन्छ नि क्याउ अब बाउले दोकान खोलेको छ भने त्यही दोकानलाई कन्टिनिउ गर्छ छोराले पनि होइन त्यहाँदेखिको त्यही दोकान फेरि कन्टिनिउ भएर फेरि उसको छोराहरूले कन्टिनिउ गर्नु थाल्छ त्यो चाहिँ हो मैले देखेको अहिलेसम्मको सामान्य उयोहरू के पो पेसाहरू